मेरो घर चाहिँ पेमलिङ हो म यहाँ कालिम्पोङ टाउनमा चाहिँ बस्छु म यहाँदेखि चाहिँ पैँतिस किलोमिटर टाढा छ मेरो घर चाहिँ मेरो घरमा आमा बाबा दिदी भाइ हुनुहुन्छ मेरो आमा बाबले चाहिँ खेतिपाती गर्नुहुन्छ म चाहिँ यहाँ कालिम्पोङमा रेन्टमा बसेर पढ्दैछु मेरो गाउँमा चाहिँ स्कुलको अलिक प्रब्लम भएर म यहाँ रेन्टमा बसेर पढ्दैछु रेन्टमा बसेर मेरो घर गाउँ चाहिँ अलिक बस्तीबस्ती टाइपको छ